मेरो मनपर्ने खाना चाहिँ हुनु त थुप्रै छ आइटम्सहरू पनि होइन थुप्रै डिसेसहरू छ अन्त म अरूहरूलाई पनि भन्छु कि एकपल्ट चाहिँ यो ट्राई गरोस् भनेर होइन म आफ्नो नेपाली साथीहरूलाई भन्छु भाइबैनीहरूलाई भन्छु हो जे कि मेरो पर्सनल फेव फेवरेट चाहिँ के हो मेरो मनपर्ने खाना चाहिँ के हो त्यो चाहिँ नान अनि चिकन करीसित क्या मलाई एकदमै मनपर्छ नान र चिकन करी जो कि म घरमा नखाएर बाहिर एउटा रेस्टुरेन्टमा पचाउँछु रेस्टुरेन्टको नाम चाहिँ पन्जाबी ढाबा हो त्यहाँ चाहिँ चिकन चिकन करी र अनि नानको कम्बिनेसन यस्तो मिठो हुन्छ जो कि त्यहाँ मात्रै खान मनपर्छ घरमा छोडेर